अब अहिलेसम्म त्यही अब बाइकहरू चाहिँ मलाई मनपर्ने बाइकहरू चाहिँ अब पल्सर टु ट्वेन्टी आर वान फाइभहरू अन्त आर वान फाइभ भयो त्यहाँबाट केट केटिएमहरू ड्युक बाइकहरू भयो त्यसमा चाहिँ अब मलाई सोख छ अन्त अझै मलाई मनपर्ने ज्यादा मनपर्ने बाइक चाहिँ हार्ली हो हार्ली त मलाई एकदमै सोख थियो हाली किन्ने चाहिँ अब एकदमै सौख छ

टाढो टाढो तपाईँको कच्चा रोडतिर चाहिँ रफ रोडतिर हिँड्नुपऱ्यो भने चाहिँ अब हिमालयन बाइकमै चाहिँ तपाईँलाई कम्फरटेबल हुन्छ अब टाढै नेपालतिर अब यता छाङ्गु लाचुङतिर जानुपऱ्यो भने चाहिँ अब हिमालयन मात्रै ठिक हुन्छ अब मलाई ओभरै अहिलेसम्म मनपर्ने मेरो इच्छा भ इच्छाधारण भएको बाइक चाहिँ हार्ली हो म तर एकदिन न एकदिन चाहिँ इच्छा पुरा गरी छोड्छु होला हार्ली किनेर